मैले अस्ति रिबोकबाट चाहिँ एउटा स्पो रनिङ सुज किनेको थिएँ अब म त त्यसै पनि जिम गरिरहने रनिङतिर गइरहने मान्छे तर त्यो जुत्ता चाहिँ यस्तो कम्फर्टेबल रहेछ कलर पनि ठिकै भनेको जस्तो पाए हो रनिङमा पनि रनिङ गर्नु पनि बाहिरतिर अब रोडमाम रनिङ गर्नु चाहिँ यस्तो कम्फर्टेबल जुत्ता छ मतलब अलिकति उयो पनि हुँदैन त्यो जिमहरू गर्दा पनि धेरै सजिलो जुत्ता रहेछ फेरि खप्नु निकै खप्ने खाले नै रहेछ अब म त त्यसै पनि अब जुत्ताहरू त पुरा धोइरहने मलाई त अब आदत छ अब जुत्ता चाहिँ जति सक्दो चाहिँ मलाई सफा राख्न मन लाग्छ अब नभनेको अब हप्तामा त धोइ नै रहन्छु हो त्यसै पनि मैले अझ एउटा जुत्ता पनि त्यही कम्पनीबाट नै लिएको थिएँ त्यो रनिङ सुज त्यो दुइवटा नै एकदम कम्फर्टेबल छ कलर पनि एउटा प्रायः म त वाइटमा किन्छु एउटा चाहिँ मैले त्यो वाइटमा अलिकति मिक्स भएको कलर किनेको थिएँ त्यो पनि राम्रो रहेछ यो अहिले बादको चाहिँ मैले ब्ल्याकमा लिएको थिएँ हो जसमा चाहिँ अब बाहिरतिर किनेर कुदिरहनु पर्छ हिँडिरहनु पर्छ भनेर चाहिँ लिएको थिएँ तर त्यो जुत्ता चाहिँ एकदम कम्फर्टेबल लाग्यो हो मलाई यसो उयो गर्नुहरू कुद्नुहरू एकदम राम्रो क्वालिटी पनि राम्रो कलर पनि राम्रो एकदम कम्फर्टेबल जुत्ता रहेछ म पनि अब अरूलाई सजेस्ट गर्छु त्यही जुत्ता लिनु भनेर अब दाम चाहिँ अब जे भए रिबोक त एउटा अब ब्रान्डेड कम्पनी हो अब अलिकति महँगो त महँगो पर्छ तर अब त्यही हो पैसा हालेको अनुसार चाहिँ एकदम राम्रो खप्दो रहेछ लास्टिङ चाहिँ एकदम दामी दिँदो रहेछ त्यो जुत्ताले चाहिँ एकदम मन पर्यो हो म त मेरो अरू जति पनि जिम गर्ने साथीहरूलाई चाहिँ सजेस्ट गर्छु त्यही कम्पनीको जुत्ता लिनु होस् भनेर अब अब त्यो जिममा युज गर्ने कुद्ने जुत्ता अब त्यस्तो कम्पनीको त अब घरी घरी त किन्नु सक्दैन नि त अब सात आठ हजारको जुत्ता मा जुत्तामा त घरी घरी त्यत्रो पैसा स्पेन्ड गर्नु सक्दैन होइन तर त्यो अरू हेरी चाहिँ मलाई त्यो रिबोकको जुत्ता चाहिँ एकदम दामी लाग्यो एकदम मन पर्यो एकदम बेस्ट जुत्ता पाए अब पहिला पनि किनेको थियो अरू अरू कम्पनीको तर अब कोही अब राम्रो लास्टिङ खपेन अब कोही अब यसो रनिङ गर्दा यसो कम्फर्टेबल चाहियो नि त रनिङ गर्दा त जुत्ता होइन नभए त कोही बेला एङ्कल उयसमा कुर्कुचामा दुखिरहेको वा त केही भइरहेको हुन्छ तर यो जुत्ता चाहिँ एकदम कम्फर्टेबल रहेछ